आफ्नो बगैँचा व्यवस्थित गर्दा मलाई कोही बेला समस्याको सामना गर्नुपर्छ विशेष गरेर बर्खाको समयमा किराहरू लाग्ने गर्छन् कमिला खुम्लेकिरा जस्ता किराहरूले जराबाट नै खाएर बोटहरूलाई सुकाइदिन्छ अनि झुसुले चिप्लेकिराले पत्ताहरू खाएर सक्किदिन्छ